मेरो बगैँचामा मेरो फुलबारीमा फुलेको दे फुलहरू देख्दाखेरि मलाई यति खुसी लाग्छ यति खुसी लाग्छ फुलहरू फुल्दाखेरि त झन् अझै बेसी खुसी हुन्छु म फुलहरू सबै थोक ल्याएर रोप्नु मनलाग्छ मलाई पुरा खुसी लाग्छ अरूको फुल देख्दा पनि मेरै फुल हो भनेर मलाई त्यस्तो खुसी लाग्छ म फुल देख्दा चाहिँ यो अति नै खुसी छु सबैभन्दा बेसी खुसी हुन्छु फुल देख्दाखेरि म पुरा खुसी म धेरै रोप्छु पनि फुल पनि बगैँचा छ मेरो रोपेर पुरा खुसी हुन्छु म सयपत्री फुल गदावरी मखमली फुलहरू सबै एन्जलिया फुलहरू अरू फुलहरू पनि हुन्छ लालुपातेहरू बगनबेलीहरू साह्रै धेरै धेरै फुलहरू हुन्छन् धेरै फुल छ भन्नु पनि नाम जान्दिनँ म त फुलहरू साह्रै राम्रो लाग्छ मलाई फुलिरहेको ठाउँमा राम्रो लाग्छ मलाई